हेलो ए भाइ तपाईँ सन्दकफूको हो ए त्यही त म त्यहाँ ट्रेकिङको लागि आउँ भनेको त्यहाँ कताकता के के हो यसो बाटोहरू थाहा पाए हुन्थ्यो भनेर यसो सोध्नलाई फोन हजुर हजुर ए त्यही त म सबै थोक भन्नुपर्छ म त यही कलकत्ताबाट आएको यहाँ सिलगढीबाट अब माथि जाने हो मा माने भन्ज्याङसम्म चाहिँ कस्तो सानो गाडीमा केमा सुविधा हुन्छ होला हजुर माने भन्ज्याङमा हजुर माने भन्ज्याङमा बस्नुपर्छ एक एक रात चाहिँ

ए यहाँबाट माने भन्ज्याङ कति जति बाटो छ र ए बा ए त्यहाँ गएर बस्ने हजुर हजुर त्यहाँ माने भन्ज्याङमा बस्ने होटलहरू सुविधाहरू राम्रै छ नि खानापिनाहरू राम्रै भेटिन्छ

उकालो हिँडेर त्यहाँदेखि अब हजुर

सर्टकट ए त्यही त हामीलाई त अब थाहा छैन अब त्यहाँबाट नलिई त हुँदैन होला

त्यो टुर गाइड चाहिँ के माने भन्ज्याङबाट लिने कि माथि त्यो उयसमा होल्ड गर्ने जग्गाबाट ए टुर ए त्यहीँनिर उनीहरूलाई खोज्यो भने भेटिन्छ आफूलाई दिनुपर्छ कतिसम्ममा मिलाउँछ होला तिनीहरूले महँगो हुन्छ है

ए त्यहाँ म आएपछि तपाईँले मिलाइदिनु होस् न अब हामी त नयाँ मान्छे हामीलाई त अलिकति ठगिहाल्छन् हो

ए भाइको घर पनि त्यतै सिस त्यहाँदेखि नजिकै हो ए होटल छ ए तपाईँकै होटल छ ए हुन्छ त्यहीँ बसेर अनि मिलाएर जाँदा हुन्छ होला त्यही त हामी नयाँ मान्छे यसो अलिकति मिलाएर गरिदिनु होस्

ल ल हुन्छ म आउँदाखेरि पहिला फोन गरेर आउँछु नि ल ल हुन्छ ल भाइ ल थ्याङ्क्यु